हलो दाजु मैले अस्ति के तपाईँलाई हामी घुम्नु जान्छौँ तपाईँलाई म गाडीको लागि कुरा गर्छु भनेको थिएँ नि त्यसको लागि गरेको कि तपाईँ भोलि भ्याउनुहुन्छ भोलि हाम्रो प्लानिङ् भएको छ के घुम्नजानुको लागि हजुर डेलो जाने डेलोबाट उता त्यो मन्दिरहरू सिंहवाहिनी धामहरू भएर बुद्ध पार्कहरू भएर चाहिँ घर फर्किने कि अनि त त्यसको लागि नि तपाईँ फ्री हुनुहुन्छ है भोलि अन्त सुन्नुहोस् न तपाईँको हामी जम्मा गरेर हामी फ्यामेली पाँचजना छौँ कि भ्यानमा हुन्छ कि ठुलो गाडी लानुपर्छ हो भ्यानमा त अलिकति टाइट हुन्छ होला है आउनु जानु अलिक असुविधा हुन्छ होला भ्यान लग्यो भने कति पर्छ अन्त ठुलो गाडी लग्यौँ भने चाहिँ हामीलाई कति पर्छ होला है हजुर हामीलाई अब तपाईँले लिएर गएर घुमाएर सबै अब साइटसिनहरू गरेर चाहिँ त्यहाँदेखि फर्कौँ भनेर नि दिनभरिकै लागि सोच्नुहोस् न है अनि कति हुन्छ मिलाइदिनुहोस् न हामी सानो गाडीमै अट्छौँ भने सानो कति भन्नुहुन्छ तपाईँ हो मलाई भन्नुहोस् न ल अनि ठुलोमा लानुपऱ्यो भने कति हुन्छ मलाई भन्नुहोस् कि अनि त त्यही हिसाबले अहिलै भरे म फेरि तपाईँलाई कन्ट्याक्ट गर्छु हो त्यहाँदेखि त्यही हिसाबले सानो मिल्छ कि ठुलो मिल्छ त्यो लैजाउँ न ल भोलि टाइम चाहिँ हाम्रो त्यही नौबजी त निक्लिनुपर्छ होला नत्र भने त ढिलो हुन्छ हो दुई तिनवटा स्पटहरू जानु छ अनि त्यस्तो प्रकारले मिलाउन ल तपाईँलाई म अहिले भरे फोन गर्छु र भोलि टाइमको लागि फेरि एकपल्ट फेरि एकपल्ट बात गरौँ त्यहाँदेखिको कति हो त्यो ट्याक्सी भाडाको बारेमा पनि सल्लाह गरौँ त्यहाँदेखिको भोलि ट्याक्कै हामी नौ बजी निक्लिन्छौँ तपाईँलाई फोन गर्छु तपाईँ आइदिनुहोस् न ल हुन्छ थ्याङ्क यू